ब्याङ्क हाम्रो यहाँदेखिको दुई किलोमिटर छ र एकदमै बुढापाकाहरू पनि जानुसक्छ सानो टुकटुकहरूमा या कुनै गाडीमा अथवा जानु पनि सक्छ वृद्धहरू पनि अनि सकेन भनेदेखि पनि ब्याङ्कका कतिजना एजेन्टहरू यहाँ गाउँमा आउने गर्छ र बुढापाकाको लागि सुखसुविधा पनि उनीहरूले गर्दछ उनीहरू धेरै नै उत्सुकता हुनुहुन्छ र हाम्रो गाउँमा पनि ब्याङ्कहरू सेवामा उपलब्ध छ र हाम्रो गाउँघरमा धेरै धेरै ब्याङ्कका उपभोक्ताहरू पनि आउनुहुन्छ